फिलोडेन्ड्रम प्लान्टलाई चाहिँ हामीलाई जोगाउन साह्रो पर्छ यो चाहिँ सबैभन्दा महँगो प्लान्ट हो अहिले चाहिँ यसको पुरा चल्तीमा छ यो प्लान्ट चाहिँ त्यसले गर्दा चाहिँ यसलाई जोगाउनु साह्रो पर्छ यो प्लान्टलाई चाहिँ ज्यादा गर्मीमा पनि राख्नु सक्दैन गरमको कारणले गर्दा यसको पातहरू सुकेर जाने डर हुन्छ अनि यसलाई जाडोमा पनि राख्न सकिँदैन कारण जाडोले पनि कक्रिएर चाहिँ यसलाई बढ्नु साह्रो पर्छ त्यसले गर्दा चाहिँ यसलाई घरी गरममा घर भित्र राख्नु पर्छ भने जाडोमा चाहिँ घरी घरी यसलाई घाममा देखाइरहनु पर्ने हुन्छ